विगत जनवरी महिनामा मैले एचपी वर्ल्ड कसमस दुई माइल सिलगढीबाट ल्यापटप किनेको थिएँ जुन ल्यापटप मलाई राम्रो लागेको थियो र अहिले पनि चलाइरहेको छु र कुनै डिस्टर्ब बिना निरन्तर रूपमा काम गरिरहेको छु र म मेरो पक्षबाट एचपीको ल्यापटपको निम्ति सकारात्मक सुझाव पेस गर्दछु